कालिम्पोङ जिल्लाका लागि आदि त्यहाँ केही स्थानीय कला वा शिल्पहरू चाहिँ खादा पेन्टिङ गर्ने गोर्खे कागज छपाउने अन्त अब त्यस्तै बाँसको चोयाबाट बनिने कुरो चाहिँ अब डोको ढाकी डालो थुन थुन्से घुम त्यसरी नै बेतको बेतको चोयाबाट पनि अब त्यस्तै बनाइन्छ थुन्सेहरू नाङ्लो नाम्लो अन्त बो बोक्ने लेडिज ब्यागहरू भनौँ भने बनाइन्छ अन्त काठको काठबाट पनि अब विभिन्न प्रकारको अब फुलहरू खोपेर बनाइन्छ मुढाको मूर्तिहरू बनाइन्छ त्यस्तो कुराहरू चाहिँ अब बाउ बाजे देखिको लिएर अब नाति त्यस्तै अब पुस्ता पुस्ताले सिक्दै जान्छ